मलाई सबैभन्दा गर्व लागेको र मैले अहिलेसम्म उपलब्धि गरेको कुरा गर्नुपर्दा मेरो आफ्नो भाषा साहित्यप्रतिको अध्ययनलाई नै म आफ्नो गर्वका साथ आफ्नो उपलब्धि बताउनसक्छु किनभने हामी नेपालीहरू भएर नेपालीले नै आफ्नो भाषा साहित्यलाई प्रेम गरेर मैले आफ्नो भाषा साहित्य पढ्न पाएको नै मेरो सबैभन्दा ठुलो गर्वको कुरो अथवा उपलब्धि पनि यही मान्दछु